हजुर मैले चाहिँ ग्रहण वा धुमकेतु जस्ता खगोलीय घटनाहरू चाहिँ मेरो गाउँमा नै देखेको छु जब म सानो थिएँ तब चाहिँ जस्तै एउटा ग्राउन्ड हाम्रै घरको माथिल्लोपट्टि चाहिँ एउटा ग्राउन्ड थियो त्यहाँ चाहिँ गाउँकोहरू भेला भएर चाहिँ यस्तो ग्रहण लागेको बेलामा चाहिँ यस्तो पुरा थालहरू बजाएर ढ्याङ्ग्रोहरू यस्तो के केहरू बजाएर छोड्दे छोड्दे चमरे त्यो ग्रहणलाई छोड्दे भन्दै त्यस्तो जूनलाई छोड्दे भन्थ्यो होइन अनि म चाहिँ अचम्म लाग्थ्यो के गरेको होला त्यो ग्रहणलाई चमरेले आएर खान्छ हरे भन्थ्यो अनि कसरी खान्छ होला अब हामी सानो हुँदा त साँच्चै नै सोच्थे नि त साँच्चै नै खान्छ कि के गरेको होला भनेर अनि गाउँकाहरूले त्यो फेरि जब जून आफ्नो ऊ यसमा आउँथ्यो रूपमा आउँथ्यो होइन आधाबाट जब फुल मुन हुन्थ्यो त्यति बेला खुसी हुन्थ्यो अनि त उयोहरू खुसी मनाउथ्यो जस्तै अन्त त्यो जब चमरेले चाहिँ त्यो जूनलाई चाहिँ छोड्यो भन्ने खाले प्रकारले खुसी मनाउँथ्यो अनि म त अचम्म लाग्थ्यो के होला यो चाहिँ भनेर होइन तर अब अहिले साइन्टिफिक तरिकाले हेर्दा त अब त्यस्तो त होइन रहेछ सबै त्यो त अब रङ रहेछ अनि अब त्यति बेला चाहिँ हामीले साँच्चै नै सोचेको थिएँ चमरेले नै ग्रहण उयो जूनलाई खान्छ भनेर अब यस्तो कतिवटा कुरोहरू छ हाम्रो भारतवर्षमा जुन कुरोले चाहिँ हामीलाई अब कतिवटा कुरोले चाहिँ राम्रो पनि फिल गराउँछ कतिवटा कुरोले चाहिँ अब एउटा हुन्छ नि अब के हो कसो हो त्यो अब सही हो गलत हो त्यसमा अब पुग्नु नै नसक्ने त्यस्तो कतिवटा स्थितिहरू पनि हुन्छ अनि त्यही हो मलाई चाहिँ त्यो कुरोले चाहिँ अचम्म बनाउथ्यो सानोमा अहिले चाहिँ अब बुझे खास गरी चाहिँ के हो रहेछ भनेर